ट्युबवेलले चाहिँ जमिनबाट पानी खोदेर निकालेर त्यहाँबाट इरिगेसनहरूको लागि प्राय जस्तो त्यो ट्युबवेल युज गर्ने गर्छ है तर हाम्रो गाउँमा चाहिँ पानीको सोर्सहरू एकदम प्रशस्त मात्रामा छ त्यही भएर त्यस्तो प्रकारको कुनै पनि ट्युबवेल ह्यान्ड पम्प इनारहरू युज गर्नु पर्दैन हाम्रो आफ्नै सोर्स हुन्छ त्यहाँबाट हामीले आफ्नो पिउने पानी र आफ्नो जमिनमा लगाउने सागपातहरूको लागि प्रशस्त पानी युज गर्न सक्छौँ